आयुष राई बोलेको तिमी ए भाइले चिनेन होला सायद मलाई लास्ट टाइम आएको थिएँ नि म तिम्रै गाडीमा गरेको थिएँ नम्बर पनि लगेको थिएँ चिन्यौ भाइले ए सुन न भाइ अब के अरे यो अर्को हप्ता म फेरि आऊँ भन्दैछु कि घुम्नु त्यहाँ के कसो छ हो रोडहरू अलिक बनियो कि पहिलाको जस्तो नै छ त्यहाँ लास्ट टाइम आउँदैखेरि डर लाग्दो थियो यसपालि नि त्यस्तै छ ला अन्त एक वर्ष भित्रमा पनि बनाई नसकेको अन्त तर लास्ट टाइम त यो कन्ट्र्याक्ट लिन्छु बनाउँछु भन्दै थियो त

ठिकै यो कुरामा तर नेताहरूको यो पक्रिनु कुरा हो नि यो त नेताहरूको कोलर पक्रिनु कुरा हो नि यो अब त्यत्रो यो गरेर पनि यो काम नगरेको लास्ट टाइम पनि मैले इलेक्सनमा त्यही सुनेको थिएँ यही बाटो बनाउँछु भनेर भोट जितेको भनेर

गाडीको तिमी हेलो ए तपाईँको नेट वर्क अलिक विकरहेको छ कि अलिक बाहिर निस्केर अब कुरा गर्नु नि हेलो भन्नु नि भने पछि रोड भने पछि अब पहिला भन्दा राम्रो त होइन पहिला भन्दा झन् खराबै रहेछ ए ठिकै छ यसपालि चाहिँ अब के भन्नु भयो अलिक साह्रै छ मेरो के अरे मेरो भाइहरू पनि आउँछु भन्थ्यो कि मसित अब खै के गर्नु गाडी त तिम्रै गर्नु पर्ला यसो हेर्दा लास्ट टाइम पनि तिम्रैबाट अब गएको तिमीले मजाले उयो गर्ने गरेको थियौ मतलब मजाले जोगाएर कुदाउनु कुदाएको थियौ हो अब यसो यताउति गफ गर्दाखेरि अलिक गफ पनि मिल्दो रहेछ भने पछि यसपालि अर्को हप्तातिर हुन्छौ होइन तिमी ए डरसरि छ भने पछि अब खै भनु वा नभनौँ अब नेताहरू बद्लियो भने खालि हो नेताहरू होइन होइन मान्छे बद्लिनु होइन मान्छे नै बद्लिनु पर्छ अन्त खालि हुन्छ अन्त भाइको स्कुल ड्युटी अहिले चल्दै नै छ ए राम्रो राम्रो होइन अस्तिको पालि आउँदा तिमीले उयो भन्थ्यौ नि मेरो स्कुल ड्युटीको यो के अरे मिल्नु आँटेको छ भन्थ्यौ नि मिल्नु नि मिल्यो भने पछि ए ठिकै छ राम्रै हो ठिकै हो पहाडमा अब यही त हो दुःख सुख अब धन्न यति काम छ तर भन्नु हो भने ठिकै छ भने पछि म तिमीलाई कहाँ भन्नु यो स्टेसनमा आएर कल गर्छु स्टेसनदेखि पिक अप गर्न सकिन्छ ए होइन यसपालि सामान पनि अलिक बेसी नै हुने रहेछ कि यसपालि मान्छे पनि अलिक नै बेसी छ हो हिँडाइरहनु भन्दा त ठिकै छ भने पछि भाइ म तिमीलाई नि आउनुको एक दिन अगाडि कल कन्फर्मेसन कल दिराख्छु आउँछु कि आउँदिनँ भनेर भोलि पल्ट रेडी बसिदिनु ल ल ल भाइ आउनु चाहिँ ठिकै टाइममा हिँड्नु ल ल ल भाइ भेटौँ न ल भाइ